खाना बनाउनु सम्बन्धमा विशेष गरेर मलाई म रुचि नै राख्छु मेरो आमाले पनि मलाई सिकाएको छ पहिल्यै पऱ्यो कसरी के गरेर खाना बनाउनु पर्ने मेरो आमाले सिकाएको छ मलाई खाना बनाउनु सब्जी बनाउनु भात बनाउनु रोटी बनाउनु मकै भुट्नु यो सबै मैले पहिल्यै जानेको छु त्यही आधारले म चाहिँ हिँडिराखेको छु र अहिले पनि म खाना बनाउनुमा तत्पर हुन्छु बनाउँछु पनि खुवाउँछु पनि सबैलाई मिठो चटक्क चटकमटक परेको खुवाउने इच्छा लाग्छ त्यस्तै बनाएर खुवाउँछु पनि र आफू पनि खान्छु यस्तो प्रकारले खाना बनाउनुमा रुचि राख्छु तर म बिक्री गर्ने क्षेत्रमा दोकान राख्ने क्षेत्रमा मैले सोचेको पनि छैन म सक्दिनँ पनि गर्दिनँ पनि तर घरको लागि चाहिँ जति सक्दो टेस्टी स्वादिलो खाना बनाउनु म निश्चित छु गर्छु